यसमा प्रश्न गरेको रहेछ है धेरै दिनको लागि बाहिर जानुपर्दा तपाईँले बिरुवाहरूको के गर्नुहुन्छ तिनको स्याहार कसले गर्छ हुन त म यसमा के भन्नु चाहन्छु भनेदेखिलाई हो कतिपय कामहरूले गर्दा आफू धेरै दिनको लागि बाहिर जानुपर्दछ त्यो आफ्नो परिस्थिति आफ्नो बाध्यताको कारणले गर्दा तर के त्यो बिरुवालाई निरीक्षण गर्ने अथवा बिरुवाको सुरक्षा गर्ने बिरुवालाई हुर्काउने बिरुवालाई स्याहार्ने काम आफ्नो अथवा त्यसको दायित्व कर्त्तव्य मेरो मात्र बन्छ र बन्दैन नि हाम्रा समाजका हरेक जनजाति अथवा हरेक मानिसकै कर्त्तव्य र दायित्व बन्छ कि बिरुवालाई हुर्काउने रुखलाई बढाउने किनकि के त्यो अक्सिजनले फाइदा मलाई मात्रै छ त्यसको लाभदायक त्यसको फाइदा लाभ मैले मात्रै उठाउनु सक्छु र होइन नि हामी सबै समाजमा बस्ने अथवा हाम्रो सबै देशकै निम्ति स्वच्छ हावा स्वच्छ पानी यसरी हामी पाउन सक्छौँ भने पनि हामी सबैको दायित्त्व हामी सबैको कर्त्तव्य बन्छ र म कुनै आफ्नो व्यक्तिगत अथवा परिस्थिति बाध्यताको कारणले गर्दा बाहिरतिर जानपऱ्यो भने पनि धेरै समयको निम्ति अथवा धेरै दिनको निम्ति हाम्रो गाउँ समाजको मानिसहरूको कर्त्तव्य र दायित्व बन्छ कि त्यसलाई आफूले जसरी स्याहारेको छ सबै मिलेर त स्याहार्छ मैले मात्रै त हेर्ने कुरा आएन यसमा सबैजना मिली त्यसलाई स्याहार सुसार गर्ने फक्राउने काम गर्छौँ अनि भनिन्छ नि कोपिला पहलाउँछन् झोपडीमा पनि त्यसलाई स्याहारी फक्राउन सिक सानो सानो गाउँ बस्तीतिर पनि हामीले यसरी धेरै बिरुवाहरू लगायौं अथवा गउँ बस्तीमा मात्र नभएर हाम्रा बजार एरियातिर पनि यसरी लगायौँ भने हाम्रै लागि हो हामी सबैको लागि हो कसैले कसै एक व्यक्ति अथवा एउटा मान्छेको निम्ति मात्रै यो लाभदायक हुँदैन यसबाट यसको फलस्वरूप हामी सबैजनाले पाउन सक्छौँ र यसको दायित्व र यसको कर्त्तव्य म एउटा एउटा सिङ्गो व्यक्तिले मात्र नलिएर हामी सबै समाजमा बसोबासो गर्ने जनजातिकै कर्त्तव्य र दायित्व बन्छ